हेलो साथी अस्ति तिमीले त्यो फ्लिपकार्टमा मलाई एउटा क्रिम सजेस्ट गरेको थियौ नि अँ फेसवास अँ त्यो एकदम नराम्रो रहेछ त्यसको उयोहरू है इफेक्ट एकदम नराम्रो पऱ्यो तिमी पनि किन्छु भन्दै थियौ त्यो चाहिँ राम्रो हेरेर किन तर अनलाइन चाहिँ नमगाऊ एकदम नराम्रो रहेछ मलाई त पुरा एलर्जी भयो अनुहार एकदम कालो दागहरू आएको छ कि बरू दोकानमै गएर यसो रिभ्यूहरू किनेर राम्ररी किन त्यो प्रडक्ट चाहिँ एकदम मनपरेन मलाई चाहिँ